मैले उपहारको रूपमा त कविता लेखेको छुइँन तर कोही कोही बेला यसो फ्री टाइम हुँदा कोही कोही बेला अलिअलि कविता लेख्ने गर्थेँ त्यो चाहिँ कसै कसैले घरको परिवारमा मन पराउँथ्यो